पुस्तक पुरा गर्न मलाई यति समय लाग्छ भनेर भनिहाल्न चाहिँ मिल्दैन किनभनेदेखि कुनै पुस्तकमा आफूले खोजेको जस्तो विषयहरू पाउँछौँ र कुनै पुस्तकले र पुस्तकका पात्र पात्राहरूले घटनाहरूले आफूलाई प्रेरित बनाउँछ भनौँ न र त्यसो हुँदादेखि अब त्यो किताब मैले सिध्याउनैपर्छ भन्ने लक्ष्य राखेर पढ्दा चाहिँ कुनै किताबहरू चाहिँ छिट्टै पनि पढिन्छ कुनै किताबहरू दोहोर्याएर पढिन्छ र एउटा पुस्तकलाई यति समय लाग्छ पढ्न भन्न चाहिँ सक्दिनँ र मैले मासिक साथै लक्ष्यहरू चाहिँ राख्ने गरेको छुइनँ किनभनेदेखि आफ्नो व्यस्तता आफ्नो समयलाई ध्यानमा राखेर ती त्यसरी लक्ष्यहरू बनाउने अहिलेसम्म त्यस्तो काम चाहिँ गरेको छुइनँ र त्यसो हुँदा म आफ्नो प्रवाहको साथ नै पुस्तक पुस्तिकाहरू पढ्ने गरेको छु